भोलि मेरो घरमा बर्ड डे थियो त्यही कारण यसो गुल्यो सुल्योहरू त्यो सधैँ मगाइबस्ने जगाबाट मगाएको त्यो चाहिएको थियो भोलि होइन भोलि लड्डु सड्डु चाहिँ अब यसो चाहिएको थियो अब अरू केही नभए अब रसगुल्ला चाहिँ अब जसरी भए पनि अब छैन भने नि अब जसरी भए पनि प्रोभाइड गरिदेऊ